अब भागेर विवाह गर्दा चाहिँ कसैको बिहा त हुन्छ कि कसैले भागेर गर्छ कसैको मँगनी बिहा हुन्छ है कसैले चाहिँ सटाक सुटुक्कै बुहारी ल्याएर राख्छन् घरमा हो त्यहाँदेखिन् चाहिँ अब यस्तो हुन्छ नि त मँगनी बिहा भनेको चाहिँ आमाबाउको सल्लाहले हुन्छ हैन त्यहाँदेखिन् भागी बिहा भनेको चाहिँ अब केटाकेटीको मर्जी भयो भाग्यो मन्दिर लिएर गयो कति केटाहरूले लान्छु भन्छ त्यस्तो छोडी पनि दिन्छ कति केटा चाहिँ अलिक राम्रै हुन्छ भनेर मन्दिरमा लान्छ बिहा गरेर ल्याउँछ डाइरेक्ट घरमा ल्याउँछ कि त यताउती लान्छ हैन अब आमाबाउले पनि भागेर गयो भने छोरी भागे पनि छोराले ल्याए पनि नमन पराउने त नमन पराइरहन्छ नि अब पिछाडि पिछाडि त्यही बुहारी काम दिन्छ त्यही छोरा काम लाग्छ भनेर फेरि सोचेर अपनाउँछ हैन त्यहाँदेखिन् फेरि कति जना छोरी भाग्यो भनेर बाउले टाउको खुइरेर बस्छ सराध गरिदिन्छ तर त्यो कुरो सोच्दैन कि पुरानो भएपछि रिस राग रिस राग राख्नु हुँदैन पिछाडि यिनीरूसँग बोल्नैपर्छ भनेर त्यो छोरी पनि कति रुन्छ मेरो म भागेर मैले कति यस्तो गल्ती गरेँ होला भनेर त्यो छोरीलाई पनि पछतावा आउँछ त्यहाँदेखिन् चाहिँ त्यही लागि सोची सम्झी बिहा पनि गर्नुपर्छ भरे कस् कतिले त्यो के रे मँगनी बिहा गर्छ हैन झ्याइँ झ्याइँ बिहा गर्छ उनीहरूको पनि घर कतिको हुँदैन कति बिहा गर्छ भागे भागेर बिहा गर्छ तिनीहरू पनि ए कति दिन कति महिना कति साल बस्छ त्यहाँपछि छोडेर जान्छ अर्को अर्को हेर्छ बिहा भनेको पनि खै कसैको लगन कस्तो हुन्छ कसैको लगन कस्तो हुन्छ है